हेलो ए नमस्ते हजुर तपाईँ चाहिँ हजुर हजुर हजुर हजुर हजुर टुरिस्टहरू आउँछ मैला गरेर जान्छ हो सफा गरिदिने होइन तिनीहरूले हजुर हजुर हजुर भ्याउँछु नि म मेरो उयोसहरूलाई बोलाउँछु नि मेरो मान्छेहरूलाई पनि हजुर

तपाईँहरू कतिजना आउनु हुन्छ ए हुन्छ हामी खाना पनि बनाइदिइ राख्छौँ नि ल हजुर होइन हुन्छ हजुर हामी सबै गाउँ नै भनिदिन्छौँ नि सबैलाई नै आइदिनु भनेर हुन्छ हुन्छ थ्याङ्क यु हुन्छ